हजुर हाम्रो क्षेत्रको यहाँ कमिटी हलमा सिलाई बुनाई गर्नु सिकाउँछन् त्यो सेल्फ हेल्प ग्रुपको द्वाराले सिकिन्छ है अन्त हाम्रो परम्परामा ढाका साडी चौबन्दी चोलो छ त्यो हातले गरेर बुनेर पनि हामीले अरूलाई सिकाउँछ कटिङको द्वारा पनि सिकिन सिकाउने गर्नेछ हो